नमस्कार हो तपाईंहरूले यो गा गान्धी जयन्तीको दिन चाहिँ स्कुलमा एउटा स्पोर्ट्स राख्नुभएको रहेछ है खेलकुद र मेरो नानीलाई पनि तपाईँले स्कुलमा स्पोर्ट्समा भाग लिनु लाउनुभएको रहेछ र र त्यो स्कुलमा चाहिँ अब जुन चाहिँ खेलकुद भएको छ र त्यो गेम्समा चाहिँ तपाईँहरूको चाहिँ अब नानीलाई चाहिँ अब कुन खेलमा चाहिँ त्यसरी खेलाउने मेरो नानी चाहिँ त्यति अब पर्फेक्ट छैन कुनै पनि खेलमा त्यहीकारण नि

यसरी अब नानीलाई तपाईँहरूले सिलेक्ट गर्नुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद छ है स्कुल सम्पूर्ण स्कुल टिमलाई र यो यो जुन चाहिँ टुर्नामेन्ट हुँदैछ तपाईँहरूको गान्धी जयन्तीमा है जितेपछि चाहिँ अब तपाईँहरूको चाहिँ अब के अब विचार रहेको छ के अब नानीहरूले जितेपछि चाहिँ कुनै अब कुनै राज्यस्तरीय हुन्छ जिल्लास्तरीय हुन्छ कुन ऊ यसमा चाहिँ तपाईँहरूले चाहिँ नानीहरूलाई चाहिँ लैजानु चाहिँ अब प्रबन्ध मिलाउनु भएको छ र प्यारेन्ट्सहरूले चाहिँ अब यसको लागि यदि सेलेक्ट भयो भने हाम्रो अब जति पनि प्यारेन्ट्सहरू छौँ है प्यारेन्ट्सहरूले चाहिँ के कस्तो व्यवस्था मिलाउनुपर्ने हुन्छ ए हुन्छ धेरै धेरै धन्यवाद फेरि पनि म तपाईँलाई सम्पर्क गर्नेछु